गायन गुरु भन्नुपर्दाखेरि चाहिँ मेरो त खासै त्यस्तो कोही छैन म प्रायःजस्तो युट्युब अनि स्टारमेकरहरूबाट त्यहाँनिर हामीले ट्र्याकहरू भेटाउँछौँ अनि त्यहाँबाट नै हामी मैले सिक्ने गरेको छु मेरो मलाई चाहिँ गीत गाउन चाहिँ एकदमै मनपर्छ मेरो मलाई मेरो एकदमै रुचिको विषय हो यो चाहिँ त्यसैले मलाई एकदमै मनपर्छ गीत गाउन अनि तर मेरो कसै सिकाउने गुरु अथवा गुरुमा यस्तो चाहिँ कुनै छैन म युट्युब अनि स्टारमेकरलाई नै म गुरु भनौँ मेरो त्यहीँबाट नै त्यसको रिदमहरू त्यहाँ त्यहाँको ट्र्याकहरूद्वारा नै म सिक्ने गर्छु